विज्ञान र प्रविधिले वातावरणीय समस्याहरू समाधान गर्न सकिरहेको छ किन भनेदेखिलाई अहिले सूर्यको किरणद्वारा सूर्यको किरणद्वारा सोलर लाइटहरू उपलब्ध भएको छ र त्यसले वातावरणमा प्रदूषण ल्याएको छैन जस्तै पहिला कोइलाबाट बिजुली उत्पादन हुन्थ्यो भनेदेखि अहिले त्यो हटेर अहिले विभिन्न किसिमको सूर्यको किरणहरूबाट पनि लाइटहरू उप्लब्ध भएको छ र त्यसरी नै घरेलु ग्यासद्वारा पनि वातावरणमा शुद्धिकरण भएको छ समस्याहरू यसरी नै विज्ञान र प्रविधिले वातावरणमा धेरै किसिमको समस्याहरूबाट समाधान गरेको पाइन्छ